हाम्रो आलिपुरद्वारमा चाहिँ होटेल छ होम स्टे छ अनि आलिपुरद्वार चाहिँ त्यति साह्रो ठुलो छैन त्यही लागि बेसी होटेलहरू छैन होमस्टेहरू पनि बेसी छैन